मलाई चाहिँ चित्रकारी चाहिँ सानै उमेरदेखि नै मन पर्थ्यो अन्त फेरि मैले चाहिँ सोचेको थिएँ कि म पनि चित्रकारी गर्छु तर मलाई यस्तो थाह थिएन कि म यति दामी बनाउन सक्छु भनेर र पनि मैले चाहिँ प्रयास चाहिँ गरिरहेको थिएँ अन्त फेरि मलाई धेरै मन पर्छ चित्रकारी बनाउनु स्कुलहरूतिर धेरै मन पर्थ्यो है प्रोजेक्टहरू बनाउनु धेरै मन पर्थ्यो अन्त फेरि यतिकै यतिकै अन्त फेरि मैले चाहिँ पढाइहरूले के केहरूले गर्दा चाहिँ मैले चाहिँ छोडि दिएको थिएँ बिचमा छोडि दिएको थिएँ अन्त फेरि त्यहाँपछि चाहिँ माध्यमिक परीक्षा पछि चाहिँ मैले फेरि सुरु गरेँ सुरु गर्दाखेरि चाहिँ मैले चाहिँ थाह भयो कि म चाहिँ चित्रकारीमा धेरै असल छु भनेर अन्त फेरि मलाई चाहिँ त्यो गर्दा चाहिँ केही पनि थाह नहुने अन्त फेरि मैले त्यो चित्रहरू बनाउँदा चाहिँ मलाई धेरै आनन्दी आनन्दित खुसी हुने त्यस्तो हुने गर्थ्यो अन्त फेरि धेरै मजा आउँथ्यो क्या धेरै मजा आउँथ्यो अन्त फेरि चित्रकारी चाहिँ मेरो लागिन् चाहिँ एउटा असल कुरो हो मैले त्यतिखेर बुझ्नै थालेँ तिन महिनामा मैले कन्टिन्यू चित्रहरू बनाएँ मलाई धेरै मजा आयो धेरै असल असल चित्रहरू बनाउन मलाई धेरै धेरै मजा आयो धेरै खुसी हुन्थ्यो क्या जहिले पनि म चित्रै बनाइराख्थेँ अन्त फेरि मलाई धेरै असल मलाई यत्ति भित्रबट खुसी आउँथ्यो कि म त्यो खुसीलाई बयान पनि गर्न सक्दिनँ कस्तो त्यो चाहिँ मेरो लाग् निम्ति एउटा हबी जस्तै हो मैले त्यो सबै चित्रहरू मैले सम्हालेर राखेको छु आफ्नो फाइलहरूमा सम्हालेर राखेको छु त्यो चित्रलाई चाहिँ म ठुलो हुन्जेलसम्म ही एउटा ठुलो हुन्जेलसम्म एउटा अब यादगारको पनमा आफ्नो आफ्नो साथ राख्नु सकूँ